मेरो घर मेरो घर बाख्राकोट हो यहाँ बाख्राकोटमा पुरा गरम छ एउटा फ्यान छ एउटा फ्यानले चार पाँच वर्ष भयो किनेको एउटा फ्यानले पुरन हुँदैन गरममा एकदमै उयो छ के गर्नु अब अब नभए पनि हुँदैन अब अरू चिजहरू छैन वासिङ मसिनहरू यो के के जाति माइक्रो मसिनहरू यस्तो केही पनि छैन अब पुरै गरम छ